हाम्रो यो अहिले एग्रिकल्चरहरूमा उयो रसाायनिक अब जस्तो फर्टिलाइजरहरू चलाउने गर्दछ मान्छेहरूले धेरै जगामा चाहिँ अब चाहिँ इन्डिया त अब एग्रिकल्चरमै डिपेन्ड छ मस्ट अब् दि इन्डियाको जिडिपी पनि भन्दा अन्त सबैजनाले अहिले फर्टिलाइजरहरू पुरा चलाउने गर्दछ किनभने चाहिँ त्यो फर्टिलाइजर चलाउँदा चाहिँ उनीहरूलाई चाहिँ लाग्छ कि छिटो आफ्नो अब जुन चाहिँ रोपेको होइन फल सब्जीहरू छ जुन चाहिँ फल सब्जीहरू छ जुन जुन छ अब छिटो फल्छ अन्त मजाको ठुलो रसि रसिलो भएर फल्छ भनेर चाहिँ उनीहरूले आफ्नो फर्टिलाइजरहरू पुरा चलाउँछ कि दबाई पानीहरू दबाई पानीहरू पुरा गर्छ कि त्यो जमिनतिर हो फर्टिलाइजर त्यो दबाईहरू हालेर तर उहाँहरूले सोच्दैन के हो यो अब एक दुई खेप पो त्यो फर्टिलाइजरले काम गर्ला तर त्यो फर्टिलाइजर चलाइसकेर जमिनहरूमा कस्तो प्रभाव हुन्छ जमिनहरूमा कस्तो नराम्रो प्रभाव हुन्छ त्यो फर्टिलाइजर्सहरू त्यो क्यामिकलहरू हालेर होइन जमिनलाई मोइस्चराइज गर्ने अब त्यो गनेउलाहरू मरे पछि होइन जमिन चाहिँ सुक्खा भएर जान्छ नि अब सुक् अन्त त्यहाँदेखि त त्यो जमिन त अब फेरि खेतीपाती खेतीबारी गर्नुको लागि त्यो त्यस्तो सक्दैन के हो सबै सुकेर गएर होइन पानीहरूको सुबिस्ता हुँदा त्यहाँदेखि होइन जमिनहरू एक खेप सुकेछ भने त्यहाँनिर फेरि रोप्नु सक्दैन केही पनि हामीहरूले होइन मान्छेहरूले अहिले क्या आफ्नो मुनाफा हेर्नुको लागि मात्रै पुरा फर्टिलाइजर्सहरूमा पनि अब विभिन्न तर थरी अब विभिन्न त्यो क्यामिकलहरू हाल्छ नि छिट् छिटो अब छिटो फलहरू फूलहरू फलोस् होइन त्यस्तो पाराले चाहिँ अन्त हाम्रो त्यो बस्तीको मान्छेहरूलाई पनि अलिकति यस्तो एग्रिकल्चको बारेमा चाहिँ अलिकति सिकाउनु पर्छ के हो उहाँलाई अर्गानिक अब अर्गानिक एग्रिकल्चर ए अर्गानिक कल्चरहरू मतलब खेतीबारीहरू गर्नु सिकाउनु पर्ने पर्छ कि अलिक मजा मतलब यस्तो फर्टिलाइजरहरू बजारदेखि नकिनेर यस्तो दबाई पानीहरू नलगाएर पछि बरु यस यिनाीहरूको बद्ली यो फर्टिलाइजर्सहरूको बद्ली चाहिँ तपाईँहरूले अब मस्ट अब् चाहिँ अब बस्ती साइडमा त गोबरहरू चलाउँछ होइन गाईको गोबरहरू अन्त त्यो चाहिँ एकदम बेस्ट के हो जमिनको लागि चाहिँ एकदम बेस्ट त्यो फर्टिलाइजर भन्दा नि बेस्ट अब जमिनको लागि के भनौँ न मोइस्चराइज गर्ने र जमिनको लागि दबाई भन्दा नि राम्रो तपाईँको त्यो गोबरहरू होइन गोबर तपाईँको त्यो खाएको होइन त्यो सब्जी दाल सालहरू बरु एउटा बकेटमा एकट्ठा गर्नु होस् होइन भर्यो भने चाहिँ त्यही अब मल टाइपको मल गरेर होइन जमिनलाई त मल त चाहियो नि त अर्गानिक मल चाहिएको अन्त त्यो मलै हाल्दा हुन्छ नि त तिनीहरू फ्याँकेछ भने बरु तिनीहरू डिकम्पोज भएर तिनीहरूले बरु झन् राम्रो जमिन बनाउँछ उब् उब्जाउ जमिन बनाउँछ होइन अन्त त्यस्तो बजारदेखि दबाईहरू किनेर त्यो जमिनमा हालिबस्नु भन्दा त त्यो अर्गानिक बरु गाई गाईको गोबरहरू कम्ता हग्दैन बरु त्यो गोबरहरू चलाउनु होइन गोबरहरू हालेको छ भने बरु घिन त लाग्छ नि अलि अलि मान्छेहरूलाई घिन त लाग्छ तर आफ्नो जमिन आफ्नो इन्भाइरोमेन्ट आफ्नो मात्र अब हुन्छ नि के भन्छ मदर ल्यान्ड पनि त हेर्नु पर्छ आफ्नो होइन अन्त आफ्नो जमिन अब आफ्नो जमिनलाई बचाउनु पनि के हो मान्छेहरूकै हातमा छ मान्छेहरूले अब अहिलेको जमानामा मान्छेहरूले आफ्नै बस्ने ठाउँ त बिगार्छ भने अब त्यो आफ्नो खेतीबारी गर्ने जमिन त कुरै छोडिदेऊ त्यसैले गर्दा मान्छेहरूले बुझ्नु पर्छ के हो खेतीबारी छैन भने अनाजहरू हुँदैन खाने कुरा हुँदैन मान्छेहरूलाई होइन भविष्यमा यसले धेरै गाह्रो पार्नेछ मान्छेहरूलाई मान्छेहरूलाई नै उल्टा गाह्रो पर्छ अब मान्छेहरूले त्यो दबाईहरू त बनायो आफ्नो प्रफिटको लागि बनाउँछ होइन आफ्नो मुनाफाको लागि बनाउँछ तर यही मुनाफाले लास्टमा केही साधन नै छैन अब सबै जमिनहरू सुक्खा सुखेर गए पनि होइन सबै जमिनहरू बिग्रेर उब्जाउ भएन भने होइन के गर्नु लास्टमा त त्यो पैसा बेसी कमाएर नि त पैसाले त लास्टमा किन्नु नि सक्ने होइन खाने कुरा अब खाने कुराको सप्लाई नै छैन भने होइन तिनीहरू बस्तीको मान्छेहरूले एग्रिकल्चर गर्ने मानेछेहरूले चाहिँ त्यो सप्लाई गर्न सकेको छैन भने त्यो पैसा चाहिँ यति बेसी त्यो पैसाले ले पनि कसरी चाहिँ कहाँदेखि चाहिँ किनोस् अब त्यो आकाशदेखि त किन्ने होइन रुखहरूदेखि नि आउने सबै खाने कुराहरू पनि हामीले होइन त त्यो जनावरहरू खान्छ मान्छेहरूले तर त्यो जनावर खानु लागि त्यो जनावरहरू बाँच्नुको लागि पनि यिनीहरूले पनि त खानु पर्छ फल फूलहरू त्यो जमिनमा उब्जेको सामानहरू जमिनमा उब्जेको पत्ता झारपातहरू त खानु पर्छ त्यसैले मलाई के लाग्छ भने चाहिँ हामीले चाहिँ यो फर्टिलाइजर्सहरू चलाउनु भन्दा चाहिँ गाईको गोबर अहिले त मान्छेको पनि मान्छेको टट्टीहरूले पनि गोबरहरूले पनि अब के भनौँ त्यो बायो ग्यासहरू हुन्छ नि बायो ग्यास भन्दामा ठिकै हो किनकि अहिले इभन त्यो गाईको गोबरले त हरूले त अन्त बायो ग्यास भएर सिलिन्डरहरूको रिप्लेसमेन्ट गर्दछ होइन त्यो गोबरहरू बरु हाले गोबरहरूले आगो बाल्दछ त्यही आगोहरूमा खानाहरू पकाउँदछ त्यही फेरि गोबरको त्यो जुन चाहिँ फ्युल सकिसक्छ त्यसको बायो ग्यास सक्छ त्यही फेरि त्यही गोबर चाहिँ हामीले क्या आफ्नो जमिनतिर हाल्दा नि हुन्छ आफ्नो त्यो मलको रूपमा होइन अन्त त्यसले हाम्रो जमिनलाई पनि फाइदा हुँदछ अन्त साथ साथै हाम्रो आउने जेनेरेसन हाम्रो आउने पिढ् पिढ् पिँढीहरू के अरे हाम्रो आउने अब